हाम्रोतिर नेपाली भाषाले गर्दाखेरि चाहिँ नानीहरूले राम्रोसँगले बुझ्छ राम्रोसँगले शिक्षा पाउँछ अब सबै कुरो बुझ्छ नेपालीबाट दिएको भाषाले चाहिँ अब यता त नेपाली नै बेसी जस्तो बोल्छ उतातिर त अब अरू जग्गा त इङ्ग्लिसहरू हिन्दीहरू बेङ्गलाहरू बोल्छ हाम्रोतिर त बेसी जस्तो त नेपाली नै हो अब इङ्ग्लिसबाट अब ऊ यस्तोबाट त्यति साह्रो हामी त अनपढ् हो केही जान्दैनौँ बुझ्दैनौँ पनि नेपाली भाषा चाहिँ एकदम शुद्ध राम्रो छ यहाँनेरि चाहिँ नेपाली नै ज्यादा बोलिन्छ त्यसले गर्दाखेरि चाहिँ अब सबै कुरो राम्रै छ अब नेपाली भाषाबाट नै जुनै पनि अब गीतदेखि लिएर सबै कुरो नेपाली भाषाको चाहिँ छिटो बुझ्छ सबैजनाले